तपाईँ डेलिभरी बोय हो अतः मैले तपाईँको यसमा पार्सल गरेको थियो अनि त्यो राम्रै आएनछ अनि कस्तो मैले जुन चाहिँ अर्डर गरेको नि त्यो मतलब चलाएको सामान आएछ एकदम राम्रै छैन तपाईँहरूको दोकान र के कस्तो माल आएको

ए हुन्छ नभए यो त्यो राम्रो राम्रो आएनछ फेरि अर्डर यस अर्डर गरेको राम्रो आएनछ भने चाहिँ मलाई पैसा घुमाइदिनु होस् न त ल हजुर अनि अब राम्रो उयस गरिदिनु होस् नि त हुन्छ

हजुर

ए नभए राम्रो माल आएन भने चाहिँ फेरि म पैसा माग्छु नि फेरि